हेलो ब्लु स्टारबाट बोल्नुभएको हुन्छ मैले तपाईँको होटलबाट चिकन टिक्का र फ्रेन्च फ्राइ अर्डर गरिरहेको थिए तर चिकन टिक्कामा चाहिँ हलका बेसी मसाला रहेछ अन्त फ्रेन्च फ्राइ पनि हलका ओइली लाग्यो मलाई अन्त त्यो खानु मन परेन अन्त अब मलाई मेरो पैसा त वेस्ट भयो अब तपाईँहरू अब मलाई पैसा अब फेरि फर्काइ दिनुहोस् अब मैले तपाईँहरूलाई अनलाइन पे गरिदिएको तपाईँहरू अफलाइन त गर्नुहुँदैन होला मलाई पनि अनलाइन नै पे गरिदिनुहोस्